वार्षिक जात्रा भन्नाले विशेष गरी दसैँको बेलामा फुलपातीको बेलामा सबैजना नेपाली स्त्री पुरुषहरू आफ्नो वेशभूषा धारण गरेर हातमा कलश बोकेर सयपत्री फुलको माला लगाएर गाउँदेखि शहर शहरदेखि गाउँ गाउँ यसरी जात्रा गरेर हिँड्ने गर्छन् त्यो हो एउटा वार्षिक जात्रा र मलाई सानो छँदाको सम्झना भनेको दसैँ तिहारमा घर घरमा पाक्ने सेलरोटी विभिन्न परिकारहरू मासुहरू जो घर सबैको घर घरमा उपलब्ध हुन्छ त्यो हो मलाई सबैभन्दा सम्झना भएको